हेलो म सिन्देबुङ बाह्र माइल निवासी ऋृषिकुमार छेत्रीको तर्फबाट कालिम्पोङ पर्यटकीय अफिसमा कार्यालयमा यो जानकारी दिनु चाहन्छु कि म यहाँदेखि कालिम्पोङ भएर माथि डेलो को एरिया घुम्नुको लागि सपरिवार यहाँबाट हामी जाँदैछौँ हामी परिवारमध्येमा आठजना आठजना छौँ यसै कारणले गर्दाखेरि तपाईँको आफ्नो कार्यालयबाट एउटा ठुलो गाडी जिप जम्मा सात आठजना हामी अँट्नसक्ने जिपको लागि तपाईँले हामीलाई यो व्यवस्था मिलाइदिनु सक्नुहुन्छ भन्ने हा म यहाँबाट अनुरोध गर्दछु